र हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ है पैसा कमाउनको लागि वा करियर बनाउनको लागि चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हामी प्रायः फुलको नर्सरीहरू खोल्छौँ होइन त्यो भनेको चाहिँ अब आफ्नै हुन्छ अब नोक्सान भए पनि अब लाभ भए पनि आफ्नै हुन्छ त्यसमा केही उयो हुने छैन आफूलाई घाटा पर्ने छैन र अरूमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ कोर्सहरू गर्नुपर्दाखेरि चाहिँ हामी जस्तो प्रायःजस्तो चाहिँ हामी होटल म्यानेजमेन्टहरूतिर गर्छौँ है र हाम्रो गाउँतिर स्कुलमा भएको है त्यस गभर्मेन्ट स्कुलहरूतिरमा पनि यसो चान्स भेकेन्सीहरू छ भने हामी त्यसमै गर्छौँ अब त्यसरी नै हामी करियरहरू बनाउँछौँ